परिवारमा पुरुषहरूको भूमिका चाहिँ बाइराको कामहरू हुन्छ अनि महिलाको चाहिँ घरभित्रै घरभित्रको कामहरू हुन्छ अनि परिवारमा चाहिँ पुरुषहरूको काम चाहिँ कस्तो हुन्छ भन्दाखेरि पुरुषहरूले चाहिँ बाहिरको काम बाहिरको साह्रो साह्रो कामहरू बलको कामहरू गर्नु अनि महिलाले चाहिँ घरको घरको एकदम सजिलो सजिलै एकदम हल्का कामहरू गर्नु हो अनि यो भूमिका चाहिँ पहिला पुर्खादेखिको चल्दै आएको हो अनि यो भूमिका चाहिँ पहिलादेखि पुर्खादेखि चल्दै आएर अहिले अहिलेको अहिलेको जेनरेसनमा पनि यो

अनि यो भूमिका चाहिँ अहिले पनि कता कता जग्गाहरूतिर पालन गर्छ अनि कतातिर चाहिँ गर्दैनन्